लेख्ने क्रममा विशेष गरी जुन विषयमा लेख्नु छ त्यो विषयवस्तु पहिलादेखि नै आफूले अध्ययन गरेर त्यो विषयहरूलाई हेरेर अवलोकन गरेर आफू प्रस्तुति लिएर लेख्न सुरु गर्ने गर्छु र यसरी मैले मेरो आफ्नै जीवनमा पनि दुईवटा कविता सङ्ग्रहहरू निकालिसकेको छु र अझै एउटा कथा सङ्ग्रह र अरू अरू पनि लेखेर निकाल्नेवाला छु र विशेष गरी पत्र पत्रिकातिर पनि म लेख्ने गर्छु र डेली डायरी जुन चाहिँ डेली डायरी चाहिँ म डेली नलेखेर हप्ताभरिमा हप्ताको अथवा कुनै त्यस्तो माने मुख्य विषयवस्तुहरू देख्यो भनेदेखि त्यसलाई फेरि लेख्ने गर्छु र विशेष गरी म आफ्नै भाषा नेपाली भाषामा राम्रोसितले लेख्छु अनि हिन्दी अनि केही अङ्ग्रेजीमा पनि लेख्ने प्रयास गरेको छु